सबैभन्दा महत्त्वपूर्ण चुनौती चाहिँ के के हुन् भन्दा चाहिँ आतङ्कवादी र बेरोजगारी र महँगाई आतङ्कवादी रोक रोकथामको लागि सरकारले एकदमै ठुलो प्रयास गर्नुभएको छ र जग्गा जग्गामा तपाईँको पुरै सेकुरिटी पनि कडै राख्नु राख्नुभएको छ र जस्तै यो काश्मीरमा भ लद्दाखमा भयो तपाईँको यो पाकिस्तान बोर्डरतिर जति पनि हुनुहुन्छ हाम्रा आर्मीको उयोहरू सुरक्षाहरू एकदमै कडा कडा राख्नुभएको छ र सेकेन्ड कुरो चाहिँ बेरोजगारी हाम्रा भाइबहिनीहरू कत्ति पढेका छन् तरै पनि कामै पाउँदैन बेरोजगार भएर विचाराहरू भड्किराखेको छ है कत्ति जग्गा के के गऱ्यो गरिराखेको छ कस्तो कस्तो कामहरू गरिराखेको छ पढेर पनि लेखेर पनि के गर्नु अब कामै त छैन कामै पाएको छैन र पनि यो सरकारले कतिवटा कुरोहरू बेरोजगारीलाई रोजगार त दिँदै नै छ तर अब अझै टाइम त लाग्छ होला कतिवटा कुरोमा र अर्को कुरो थर्डमा आयो महँगाई महँगाई चै एकदमै बढेर गइसक्यो र यसको समाधान चाहिँ कहिले हुने हो र पनि अब सरकारले जतिसक्दो चाहिँ अब यो महँगाईको बारेमा पनि उहाँहरूले सायद अब हेर्नु हुन्छ होला घटाउनुहुन्छ होला महँगाई र ग्यासको दाम पनि अलि अलिकति त घटेको छ ग्यासको दाम पनि घटेकै छ र महँगाई पनि अब बिस्तारो बिस्तारो घट्दै जाला र सरकारले जतिसक्दो प्रयास गरिनै राखेको छ